घुम्न मन लागेको कुरा चाहिँ मलाई उत्तराखण्ड एकदमै जानु इच्छा छ जहाँ चाहिँ केदारनाथको मन्दिर छ उत्तराखण्डमा किन जानु इच्छा छ भन्दा यहाँ चाहिँ वहाँ यहाँ चाहिँ धर्मावलम्बीहरू निकै जाने गर्छन् महादेवको भक्त भएको कारणले पनि मलाई उत्तराखण्डमा जानु इच्छा छ केदारनाथको दर्शन गर्ने इच्छा छ म मेरो पुरा परिवारलाई लिएर एक न एकदिन म मेरो जब म आफूले कमाउने हुने छु तब चाहिँ म म मेरो परिवारलाई लिएर केदारनाथ जाने छु मलाई घुम्न केदारनाथ मलाई मलाई भक्तको उयोले चाहिँ मलाई घुम्ने चारमा चाहिँ